विशेष मेरोमा भनेको खेती दुई किसिमको खेती छ जुन खेति चाहिँ अब मतलब वर्षमा एकपल्ट बिक्री हुन्छ जो चाहिँ महिना अब अङ्ग्रेजी महिना भन्नु भने जेनवरी फेब्रुअरी यस्तो टाइममा चाहिँ अब त्यो खेती बिक्री हुन्छ त्यो खेतीमा एउटा सुपारीको खेती आउँछ र अर्को झाडुको खेती कुचोको खेतीको छ र विशेष सुपारीको खेती चाहिँ अब हामीले बेच्दा मतलब बेच्दाखेरि चाहिँ अब हामीले त्यो जुन बाली छ सुपारीको त्यो बाली बिक्री गर्नको लागि चाहिँ हाम्रो सोझै अब कन्ट्र्याक्टरहरू आएर हाम्रो घरमै आएर त्यसलाई एउटा लमसममा मोलाइ गरेर जस्तो अब कतिवटा कति जस्तो अब सुपारी छ त्यसलाई एउटा लमसम खेतीमै अब मोल गरेर चाहिँ त्यो चाहिँ लाने गर्छ अब त्यो पाराले चाहिँ मेरो अब सुपारी खेती बिक्री हुन्छ र विशेष कुचोको चाहिँ भन्यो भने कुचोको चाहिँ अलिकति कठिन छ किनभने कुचो चाहिँ अब हाम्रो धेरै टाढोमा पर्छ र कुचोलाई हामीले निकाल्नु पर्यो मान्छे लगाउनु पर्यो अनि भएन झन्डै चार किलोमिटर जस्तो चाहिँ हिँडेर गएर त्यो खेतीलाई चाहिँ अब काम त्यो खेतीमा चाहिँ काम गरेर त्यो झाडु निकाल्नु पर्यो अब बर्खा माझमा त्यसलाई सरसफाई गर्नु पर्यो नानाकिसिमको धेरै किसिमको अब कठिनाइहरू छ र त्यसलाई बिक्री गर्दाखेरि अब एकदम कमप्लिटली घरमा त्यसलाई बोकेर ल्याउनु पर्यो जहाँ खेती छ त्यहाँ चाहिँ अब गाडी घोडा नजानाले गर्दा हिँडेर पैदल गएर चाहिँ अब त्यसलाई ल्याएर घरमा स्टक गरेर चाहिँ अब कन्ट्र्याक्टरहरू स्टक गरेर घरमा ल्याएपछि कन्ट्र्याक्टर सोझै आएर चाहिँ त्यो कुचो पनि अब केजी सिस्टममा कुइन्टलको हिसाबमा चाहिँ अब बिक्री गरिन्छ र विशेष गरेर अब त्यो कन्ट्र्याक्टरहरूले नै अब राज्यमा लगेर बिक्री गर्ने काम चाहिँ उनीहरूले गर्छ विशेष अब सोझै हाम्रोमा आउँछ कन्ट्र्याक्टर कन्ट्र्याक्टरले चाहिँ लगेर चाहिँ अब अन्य राज्यहरूमा बिक्री गर्न सक्छ